एसक्यूजमी कन्ट्याकटर अङ्कल कति भयो होला है मेरो पैसा ए म दार्जिलिङदेखि आएको थिएँ हौ हजुर होइन दार्जिलिङदेखि चढेको खरसाङसम्म जान्छु कति रुपियाँ लाग्छ ए पचास रुपियाँ मेरोमा त पचास रुपियाँको त खुजरा छैन नि फोन पे गर्नु मिल्छ ए मिल्दैन कसैसँग हेरिदिनुहोस् न खुजरा पैसा छ या छैन पाँच सय रुपियाँको खुजरा ए हजुर होइन म हेरिदिन्छु नि ल एकपल्ट ए छैन रहेछ हजुर खरसाङदे हजुर हजुर ए खरसाङदेखि चाहिँ कति लाग्छ होला है खरसाङदेखि सिलगढीसम्मको भारा चाहिँ कति छ ए हजुर एक सय रुपियाँ हजुर हेर्नुहोस् न मैले त खुजरा पैसा भन्दा पनि मैले त पर्स नै ल्याउनु बिर्सेछु पाँच सय रुपियाँ पर्समा थियो हो फोनमा चाहिँ फोन पे चाहिँ गर्नु मिल्छ भने चाहिँ म हेरिदिन्छु नि ए हजुर हजुर हुन्छ हुन्छ ए हजुर छ होला एकपल्ट सोधिदिनुहोस् न छँदै छैन अन्त अब म कसरी दिनु तपाईँलाई ए हजुर छँदै छैन मेरोमा पैसा नै मैले ल्याउनु नै बिर्सेछु नि त त्यही भएर भनेको नि ए हजुर हजुर हुन्छ हुन्छ हुन्छ म हेरिदिन्छु हुन्छ हुन्छ